मलाई चाहिँ अब विशेष गरेर के भन्नु पऱ्यो भन्दाखेरि चाहिँ खेतीपाती भनेको हाम्रो अब आफ्नो आफ्नो हातले उमारेको है आफ्नो हातले खटेर मेहनत गरेर अब उमारेको चिज हो मलाई चाहिँ तर के जस्तो लाग्छ भने खेतीपातीमा खटाइ अलिकति ज्यादा छ तर राम्रो त खेतीपातीबाट राम्रै चाहिँ हुन्छ हो फाल्टु काम भनेको चाहिँ के हो भने आज गयो लुटी त्यायो भुटी खायो अब त्यस्तै छ तर फाल्टु काम गर्दा भन्दा चाहिँ अब खेतीपाती गर्नु चाहिँ हामीले धेरै सुबिस्ता छ जसमा त अब ए हामीले अहिले रोप्यौँ एक दुई महिनाको बादमा हामीले फल पाइहाल्छौँ